हेलो हेलो मिस ए सुन्नुहोस् न ए एउटा हाम्रो स्कुलमा क्या ए एउटा गर्मेन्टको थ्रूबाट एउटा न्यू सर्कुलर आएको थियो कि अन्त तपाईँलाई भन्नु थियो ए अब त्यो त्यो सर्कुलरमा चाहिँ अब तपाईँले अब तपाईँले तपाईँहरू अब टिचर्सहरू सबैजना एसेम्बलीमा अब अलिक छिट्टै अटेन गरिदिनुपऱ्यो स्टुडेन्टभन्दा अगाडि नै होइन अन्त त्यो चाहिँ नेससरी हो अन्त स्टुडेन्टहरूको अब स्टुडेन्टहरूको अब युनिफर्महरूदेखि होइन कपालहरूदेखि सबै चेक गर्नु पर्नेछ नेल्सहरू पनि होइन अन्त त्यो चाहिँ अब गर्मेन्टकै थ्रूबाट आएको अब अलिक त्यो चाहिँ अब नेससरी अब त्यो चाहिँ राम्रो अब हेरिदिनु हुन्छ भनेर चाहिँ म तपाईँलाई भनेको अन्त अब अब सानो सानो अब छुट्टीहरूको लागि पनि अब एप्लिकेसन चाहिँ मस्ट नेससरी नै हो एप्लिकेसन चाहिँ लेख्नै पर्छ हो अन्त स्टुडेन्ट्सहरू अब त्यही हो रुल्स एन्ड रेगुलेसन त फलो गर्नैपऱ्यो स्कुल हो होइन अब अब त्यही त तपाईँलाई भनेको थिएँ मैले हो अब अरू टिचर्सहरू पनि छ मिटिङमा भन्छु भनेर चाहिँ भनेको नि अन्त सुन्नुहोस् न अब स्कुलमा होइन डिसिप्लिन मेन्टेन हुनुपऱ्यो अब एसेम्बलीमा चाहिँ अब सबैजना मिसहरू चाहिँ अब मज्जाले अटेन्ड गरिदिएर होइन आफ्नो आफ्नो ड्रेस लगाएर अब स्कुल आउने मिसहरूको पनि टिचर्सहरूको पनि साडी छ होइन अब त्यो लगाएर सबैजना अटेन्ड हुनुपऱ्यो त्यो चाहिँ हामीले अब गर्मेन्टलाई पठाउनु पर्छ होइन त्यही हो न्यू सर्कुलर चाहिँ अब त्यसकै उएसमा छ अनि त्यति गरिदिनुहुन्छ होला नि ए हुन्छ हुन्छ अरू चाहिँ अरू कुरा तपाईँलाई म स्कुलमै भेटेर भन्छु नि हुन्छ हुन्छ हुन्छ